हजुर हेलो हजुर भन्नुहोस् ए हजुर हजुर ए हजुर हजुर हजुर जान्नु हुन्छ हजुर हजुर स्योर अब अलैँचीको बारेमा के कहिले रोप्छ त्यो जान्नुहुन्छ तपाईँले जान्न चाहनुहुन्छ कसरी फार्मिङ गर्छ भनेर हजुर हजुर अँ ए हुन्छ हुन्छ म तपाईँलाई भन्छु नि अब हाम्रो यता चाहिँ तपाईँको अलैँची दुई प्रकारको हुन्छ एउटा सानो खालेको हुन्छ हो एउटा त सिङ्गै ठुलो खालको हुन्छ ब्ल्याक कार्डिमम भन्छ र हाम्रो यतातिर चाहिँ तपाईँको ब्ल्याक कार्डिममको उयो हुन्छ खेती हुन्छ हो र तपाईँको यसलाई चाहिँ अब यसको रोप्ने समय चाहिँ तपाईँको यो जुन जुलाईमा हो रेनी सिजनमा हो यसलाई रोप्ने चाहिँ हामीले त्यहाँदेखि अब तपाईँले जुन जुलाईमा चाहिँ यसलाई हा हामीले रोप्नुपर्छ र रोपेपछि तपाईँको टु इयर्समा चाहिँ टु इयर्स थ्री इयर्सदेखि चाहिँ तपाईँको यसको फ्रुट निस्किन्छ फल निस्किन्छ अलैँची चाहिँ टु थ्री इयर्समा चाहिँ तपाईँको मेच्युर भएर चाहिँ फल्नुथाल्छ हो र यो फल्दाखेरि चाहिँ तपाईँको जस्तै फर्स्ट इयरमा तपाईँले रोप्नुभयो यसलाई सिक्स मन्थ्समा चाहिँ तपाईँको छ छ महिनामा सफा गर्नुपर्छ घाँसहरू उम्रेको हुन्छ नि त छेउछेउमा जङ्गली त्यो प्लान्टहरू उम्रेको हुन्छ त्यसलाई सफा राख्नुपर्छ मलहरू हाल्नुपर्छ हो र विन्टर विन्टर टाइममा तपाईँको पानीहरूले यसो हामीले पानीको प्रबन्ध गर्नुपर्छ पानीले बिहान बेलुका पानीहरू दिनुपर्छ प्लान्टलाई हो त्यहाँदेखि तपाँईको हाम्रो चाहिँ तिन वर्षहरूदेखि चाहिँ फल्नुथाल्छ रोपेको तिन वर्षहरूदेखि चाहिँ फल्छ र तपाईँको फल्दाखेरि चाहिँ तपाईँको फल्ने टाइम हुन्छ यो अगस्त अक्टोबरहरूदेखि फल्छ हो अन्त फलेपछि तपाईँको फल्दाखेरि चाहिँ टिपेर चाहिँ हामीले टिपेर चाहिँ हामीले सुकाउनुपर्छ यसलाई चाहिँ हिटमा सुकाउनुपर्छ र सुकाएपछि ड्राइ गरेर चाहिँ हामीले यसलाई चाहिँ सेलिङको लागि निकाल्नुसक्छ बेच्नुभयो यो चाहिँ तपाईँको कस्तो ठाउँमा हुन्छ कस्तो क्लाइमेटमा हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ तपाईँको अब अलिकति अल्टिट्युड भएको ठाउँमा हुन्छ जस्तो अलिक अग्लो ठाउँमा चाहिँ प्लेन साइडमा चाहिँ हुँदैन तपाईँको हुन्छ पनि प्लेन एरियामा सी लेबलदेखि अब जस्तो हजुर हजुर हिल साइडमा चाहिँ हुन्छ तपाईँको अलिक हिल्ली रिजनमा चाहिँ हुनु हुने खालको क्रप हो यो चाहिँ र यसमा तपाईँको अब त्यही हो तपाईँले त्यसरी गर्न सक्नुहुन्छ अलैँचीको बारेमा हुन्छ वेलकम